र मैले एमाजोनबाट चाहिँ फोन मगाएको थिएँ रियलमीको त्यो चाहिँ प्राइजअनुसार हेरी चाहिँ साह्रै त्यसको इस्पेक्सहरू चाहिँ राम्रो लागेन त्योअनुसार त्यसकोमा फिचर्स पनि त्यस्तो छैन मलाई त्यस्तो मन परेन त्यो फोन चाहिँ प्राइसअनुसार चाहिँ इस्पेक्समा चाहिँ अझै राम्रो हुनु पर्ने जस्तै क्यामेरा ब्याट्री छ ब्याट्री अझै राम्रो हुनु पर्थ्यो पच्चिस हजारको फोनमा ब्याट्री तपाईँको पैँतालिससम्म मात्र दिएर चाहिँ त्यो फोन चाहिँ एज अ फोन चाहिँ लङ लास्टिङ तपाईँलाई चार्ज दिँदैन त्यसले गर्दा त्यो फोन चाहिँ मलाई त्यति मन परेन अन्त अरू क्यामेरावाइस हेऱ्यो भने चाहिँ क्यामेरामा चाहिँ अरू नर्मल अरू फोन हेर्दा त्यही रेन्जमा फिप्टी फिप्टी टूको फिप्टी सिक्सटी मेगा पिक्सलको क्यामेरा दिन्छ यसमा चाहिँ फोर्ट्टी फोर्टिन मेगा पिक्सेलको मात्रै क्यामेरा छ त्यसले गर्दा चाहिँ यो क्यामेरा पनि अलिक राम्रो लागेन अन्त स्क्रिनवाइज हेऱ्यो भने स्क्रिनमा पनि त्यस्तो राम्रो चाहिँ थिएन स्क्रिन फुल एचडी प्लस अहिले सबै चल्दैछ एचडी प्लस मात्र दिँदैछ त्यसले गर्दा चाहिँ नि स्क्रिनमा पनि अलिक राम्रो हाल्नु पर्थ्यो अब यही रेन्जमा कतिवटाले कर्भ डिस्पले ल्याउँदैछ यही रेन्जमा जस्तो अरू स्यामसङहरूले उयो लाभाहरूले भयो तर यसले चाहिँ अब एज अ ट्वेन्टी फाइभको रेन्जमा जुन चाहिँ फिचर्स हुनुपऱ्यो स्केपस हुनुपऱ्यो त्यो अप टू द माक्स छैन टच पनि त्यस्तो खास लागेन रिफ्रेस रेट पनि नाइन्टी मेगा हजकोमा को मात्रै छ जसले गर्दा चाहिँ अब त्यो रिफ्रेस रेट चाहिँ अलि अलिक राम्रो हुन्छ वान ट्वेन्टीसम्म चाहिँ हुनुपर्थ्यो रिफ्रेस रेट कम्ती भनेको होइन अन्त अरू ब्याट्री पनि कम्ती भयो त्यसको चार्जिङ सी टाइप नभएर बी टाइप रहेछ त्यो चाहिँ मन परेन त्यो सी टाइप चाहिँ हुनुपर्थ्यो त्यसमा सी टाइप अहिले प्रायः सी टाइप यतिको रेन्जहरूले त नि सी टाइप दिँदैछ त्यसले गर्दा चाहिँ नि त्यो चाहिँ म फोन त्यसको चार्जिङ पनि त्यो अन्त ट्वेन्टी फाइभको रेन्जमा चाहिँ यो फोन चाहिँ अफ त्यत्तिको रेन्जको चाहिँ अप टू द मार्क छैन त्यो प्राइजले त्यसलाई़ डिफाइन गर्दैन